मेरो चाहिँ कालिम्पोङ एरिया चाहिँ मेरो घर पर्दैन मेरो भिलेज एरिया पर्छ घर अन्तखेरि चाहिँ हाम्रोमा त्यस्तो अब राम्रो घुम्ने जग्गा पनि छैन तर पनि मेरो घरमा चाहिँ अब अगर पाहुना आएर अब घुम्नु इच्छा गरे गर्छ भने चाहिँ म अब थुप्रै ठाउँ लानुसक्छु अब हाम्रो देखि अब नजिकै छ पन्बु छ पन्बुमा अब भ्युजहरू हेर्नु पऱ्यो भने अब क्लियर क्लाउड राम्रो छ भने चाहिँ राम्रो भ्युजहरू हुन्छ अन्त कफेर साइडमा पनि हामीले जानु सक्छौँ त्यहाँनिर चाहिँ अब सन सन झुल्केको अन्त अस्ताएकोहरू हेर्नु सक्छ क्याम्पिङ अब गएर बसेर क्याम्पिङमा बस्नु पनि सक्छौँ अन्तखेरि अब गिडाब्लिङहरू लाभाहरू पनि अब नजिकै पर्छ घुम्नुहरू राम्रै छ जग्गाहरू त्यहाँ म घुमाउनु सक्छु अन्त गाउँतिरै अब यताउता जग्गातिर पनि घुमाउनु सक्छु अन्तखेरि त्यति नै